मलाई मनपर्ने बाइक चाहिँ अब ड्युक हुन् तर मेरोमा चाहिँ बाइक छैन फिलहालमा अन्त बाइकिङ यात्राको लागि कुन बाइकहरू आरामदायक छन् भन्दाखेरि चाहिँ रोयल इन्फिल्ड छ अन्त पल्सरहरू नै आरामदायक लाग्छ